मलाई पकाउन मनपर्ने खानेकुरा भन्नुपर्दाखेरि चाहिँ मलाई एकदम मनपर्ने भनेको चाउमिन चिकन चाउमिन अब चिकन चाउमिन पकाउँदाखेरि चाहिँ फर्स्टमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ फर्स्टमा तेल हाल्यो त्यसपछि पियाजहरू पियाज काट्यो टमाटर काट्यो अनि त्यसपछि चिकन फ्राई गर्यो चिकन फ्राई गरेर निकाल्यो त्यसपछि बादमा चाहिँ नुडल्स बोइल गर्नुपर्छ होइन नुडल्स बोइल गरेर पानीले मजाले धुनुपर्छ हो धोएर चाहिँ त्यसपछि त्यसपछि बादमा चाहिँ पकाउन थाल्नुपर्छ पहिला तेल हाल्यो त्यसपछाडि चप गार्लिक चप चप लहसुन चप गरेर चप चप हाल्यो त्यसपछि पियाज हाल्यो त्यसपछि क्याप्सिकम हाल्यो क्याप्सिकम हालेर एकछिन चलायो त्यसपछाडि हुचिङ हाल्यो हुचिङ हालेपश्चात त्यहाँदेखि चिकन हाल्यो त्यहाँदेखि नुडल्स थुक्पा हाल्यो त्यसपछि सोया सस हाल्यो त्यसपछि मजाले चलायो चलायो चलायो चलायो चलायो चाउमिन रेडी भयो हो अर्को मनपर्ने भनेको मलाई चिकन चिल्ली एकदमै मेरो मनपर्ने मलाई मनपर्ने खानेकुरा चिकन चिल्ली कसरी बनाउँछन् भन्दाखेरि चाहिँ चिकन मजाले पहिला धुनुपर्छ है सबभन्दा पहिला धोयो मजाले त्यस पछाडि कर्न फ्लोर मजाले कर्न फ्लोर र चिल्ली पाउडर हालेर मजाले मेरिनेट गरेर राख्यो त्यसपछि मजाले त्यो मेरिनेट गरेको चिकनलाई मजाले फ्राई गर्यो गरेर निकाल्यो त्यहाँदेखि पियाज चप गर्यो पियाज काटिसकेर लहसुन छिलेर मजाले चप गर्यो त्यसपछाडि क्याप्सिकम मजाले धोएर काट्यो त्यस पछाडि पकाउन थाल्नुपर्छ फर्स्टमा पहिला तेल हाल्नुपर्छ त्यस पछाडि हुचिङ हाल्नुपर्छ हुचिङ हालिसकेपश्चात

त्यो काटेको पियाज हाल्नुपर्छ लहसुन हाल्नुपर्छ टमाटर हाल्नुपर्छ त्यसपछाडि क्याप्सिकम हाल्नुपर्छ त्यहाँदेखि त्यो अघि फ्राई गरेको चिकन हालेँ त्यहाँदेखि मजाले चलाएँ त्यहाँदेखि त्यसपछि चिकन रेडी भयो त्यही हो मलाई मनपर्ने खानेकुरा भनेको चाहिँ